विकास र वृद्धि सन्दर्भमा दार्जिलिङ जिल्लाले सामना गर्ने मुख्य चुनौतीहरू र अवसरहरू के के हुन् भन्दाखेरि आर्थिक कुराहरूलाई दार्जिलिङले वास्ता गर्नुपर्नेछ र सामाजिक या वातावरणीय राजनीतिक कुराहरूलाई ध्यान दिनुपर्नेछ जस्तै दार्जिलिङका राजनीतिकहरू केही समय केही राम्रो हुँदै जान्छ त्यहाँदेखि बिग्रिँदै जान्छ र यहाँका वातावरणहरू पनि कतिवटा दूषित वातावरण छ जस्तै पानीको अभाव पानीको सु अभावले गर्दाखेरि मानिसलाई कति असर पर्ने गर्दछ र सामाजिक सन्जालमा पनि दार्जिलिङका कतिपय मानिसहरूले है अब धुम्रपान गरेर कतिवटा समाजमा वातावरण दूषित गराउँछ र त्यो वातावरण दूषित बनाउन हुँदैन र पूर्वाधारको हिसाबले जिल्ला हाम्रो राम्रो बनाउनका लागि चाहिँ के के सुझाउ छ भन्दाखेरि चाहिँ हामीले राजनीतिक राम्रोसँगले गर्नुपर्छ र वातावरण पनि राम्रोसँगले बनाउनुपर्छ र समाज मेन समाजलाई हामीले आफ्नो घरलाई पनि राम्रो बनाउनुपर्छ र राम्रो ज्ञानको कुरोहरू र सकारात्मक सोच सकारात्मक विचारहरूले हामीले दार्जिलिङलाई दिने गर्नुपर्दछ र आउने भावी पिँढी सन्तानहरूलाई पनि यही राम्रो व्यवहार राम्रो बानी नै सिकाउने गर्नुपर्दछ र मात्रै दार्जिलिङको वातावरण सुध्रेर जानेछ